हे हेलो तिम्रो दोकान छ अरे नि हेमिनटेनमा कुन लाइनमा छ ए मलाई सब्जी चाहिएको छ त पूजाको लागि फर्सी चाहिएको छ फर्सी

पूजा पर्सि छ त अनि म भोलि आउँछु अनि तपाईँको दोकानमा सबै सब्जीहरू राख्छ अब मलाई प्याकिङ चाहिएको छ प्याकिङ पुरा मतलब म एकैतालमा दोकानमा आएर सबै मतलब समानहरू लग्छु अनि तपाईँ समानको लिस्ट लेख्नू समानको लिस्ट लेख्नू समानको लिस्ट पेन पेन कपी कपी कपी कपी नि निकालेर राख समानको लिस्ट लेख्नु ल म भन्दैछु गाजर गाजर एक केजी स्याउ पाँच केजी केरा तिन केजी

अनि त्यो सुन् सुन्तला पाँच पावा एक केजी एक केजी अनि के पो थियो हो अनि के पो थियो अनि जात जाति केरा दुई केजी फलहरूमा फलहरू छ मतलब आम आम लेख्नुहोस् दुई केजी यति नै समान हो ल य यति यति नै सामान हो तपाईँ पेक गरिदिनू म भोलि पैसा आएर लग्छु ल ल अहिले म राखेको ल धन्यवाद